हेलो दाजु ए अघि अघि म तपाईँको गाडीमा चढेको थिएँ नि यहाँ पागोम गुम्बा स्कुलको गेटमा झरेको थिएँ नि चिन्नुभयो मलाई ए हजुर हेर्नुहोस् न मैले गा तपाईँको गाडीमै उयो के भन्छ मेरो पर्स छोडिराखेछु कि छ कि छैन हेरी दिनुहोस् न ए ह हजुर अहिले छ रहेछ म एकछिन हेरिदिनुस् कि एकपल्ट छ रहेछ भने चाहिँ तपाईँ के भन्छ यता घर यता घर यता फेरि कालिम्पोङ जाँदाखेरि त्यहीँ यहीँनिर गेटमै निक्लिनु भन्नुहोस् न मलाई म त्यहीँनिर निस्किन्छु अनि तपाईँ घर जाँदाखेरि चाहिँ मलाई त्यो पर्स दिई राख्नुहोस् न ल हजुर हेर्नुहोस् न त्यहाँनिर सबै पैसाहरू थियो कि डकु यो आ सान सानो आधार कार्डहरू थियो मेरो कि हजुर अँ नि हजुर तपाईँ कहिले कति बजीतिर आउनुहुन्छ अलिक छिटो गरेर आउँदाखेरि हुँदैन मेरो यहाँ घर छिटो गर जाने काम पनि छ कि हजुर ए आ तिन बजीतिर हजुर हुन्छ तपाईँ यहीँ अहिले भरै तपाईँ यतानिर सत्र माइल आइपुगेर मलाई कल गर्नुहोस् न कि म यहीँ तल तपाईँको गाडी पर्खिन्छु नि हजुर ए हुन्छ ए हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू